मलाई चाहिँ लाग्छ अन्य ग्रहहरूमा पनि छ जस्तो लाग्छ किन कि एउटा पृथ्वी पनि एउटा ग्रहै हो अन् साइन्सले भने अनुसार मार्समा पनि थियो भन्छ कतिवटा साइन्टिफिक एभिटेन्सद्वारा मलाई चाहिँ लाग्छ अरू ग्रहमा पनि छ है त्यहाँ पनि लिभिङ थिङ्स हुन्छ किनकि युनिभर्स यत्रो बडा छ सोची नसक्ने त्यसैले गर्दाखेरि अरू ग्रहहरूमा पनि मलाई हन्ड्रेड पर्सेन्ट छ जस्तो लाग्छ तर त्यहाँको जुन जीव जीवन बिताउने जति पनि हरू छ उनीहरूलाई चाहिँ मानिस भनेर होइन एलियन भनेर भन्दछौँ